हजुर यो पोजेटिभ एक्सपिरियन्स भन्नु पर्दाखेरि यो हामीले बनाइराखेको चाहिँ एउटा ब्याम्बोको पेन हो जसलाई चाहिँ बाँसको पेन भनेर भनिने गर्छ अनि यो पेनको विषयमा भन्नुपर्दा चाहिँ यो चाहिँ हेर्दामा एकदमै दामी एकदमै हेर्दामा पनि टल्किने टाइपको अनि अरूले देख्दा पनि एकदमै दामी र जब हामीले यो कुरालाई पहिला फर्स्ट हामीले बनायौँ अनि त्यो बनाउँदाखेरि चाहिँ देख्नमा पनि राम्रो अनि हामीले यसो यसलाई लेख्दाखेरि पनि राम्ररी अनि मजा आउने टाइपको भिन्नै खालको यसको सुन्दरता नै एकदम भिन्नै देखिने देखिने भएको छ अनि त्यही देखेरको कारणले गर्दा आज धेरै मान्छेहरूले यो ब्याम्बोको पेनलाई चाहिँ मन पराएको छ अनि यसलाई चाहिँ हामीले रियुजेबल बनाएको छौँ जस्तै हामी यसलाई चाहिँ यसको रिफिल गर्न सक्छौँ हाम्रो यसको रिफिल सकिए तापनि त्यसलाई हामी नयाँ रिफिल लाउन सक्छौँ अनि एकदमै यो कुरा चाहिँ राम्रो छ देख्नुमा पनि राम्रो एक्सट्रा खालको अनि यो कुराले चाहिँ धेरैको मनलाई जितेको छ